हेलो बढी ए खै दुई तिन महिना भइसक्यो त हौ कहिले दिनुहुन्छ हौ रेन्ट हजुर अझै अझै तिन महिना पर्खिनु अब यत्रो महिना तपाईँको हेर्नु है मैले बुझिदिएँ होइन पहिला महिना पनि तपाईँले भन्नु भयो पैसा दिएको छैन दोस्रो महिना पनि भन्नुभयो पैसा देको छैन अब अब त तिन महिना पुगिसक्यो अब तपाईँले मलाई मलाई पनि त चाहिन्छ पैसा तपाईँले मलाई पैसा दिइहाल्नु पऱ्यो हो कि नभए चाहिँ अब तपाईँले अर्को घर खोज्नु पऱ्यो

होइन अब तपाईँको तपाईँको हेर्नु है अब कति तिर्नु छ भन्नुहोस् त नौ हजार त हो एक महिनाको तिन हजार गरेर नौ हजार हो नौ हजार त हुन्छ नि तपाईँकोमा हुँदैन र भन्नु त ए हजुर अन्त त्यहाँनिर कामै किन गर्नुहुन्छ जहाँ पैसा अढ्काउँछ हजुर अन्त चारै जग्गाबाटै पैसा दिँदैन एकजनाले पनि दिएको छैन ए अन्त अहिले काम चाहिँ कहाँ गर्नुहुँदैछ त अन्त ए हजुर

हजुर हजुर अब यसो गर्नुहोस् कि म तपाईँ त्यहीँ रुममै हुनुहुन्छ भने चाहिँ म पठाइदिन्छु भाइलाई एक दुईवटा सामान पठाइदिन्छु हो खाने कुराको अन्त अब म अबो तिन महिना जस्तो चाहिँ पर्खिनु सक्दिनँ होला एक महिना चाहिँ पर्खिदिन्छु जसोतसो अब जहाँ जहाँ के गर्नुहुन्छ गर्नुहोस् हो अन्त मलाई पैसा चाहिँ दिनुपऱ्यो है ल हुन्छ हुन्छ दिनुपऱ्यो है